भारतमा पूर्व पश्चिम अनि उत्तर दक्षिणमा फैलिएको जग्गाहरू जम्मू कश्मीरमा हामी धेरै प्रकारको ठन्डा हामी बाह्र महिना हामी ठन्डाहरू पाउँदछौँ साथै पश्चिमतिर परेको हामी पाउँछौँ हाम्रो वेस्ट बङ्गाल एरियामा हामी गरम एक प्रकारको गरमहरू पाउँछौँ अब उत्तरतिर हामी मुम्बईहरूतिर पाउँछौँ जुन ठाउँमा पानीको वाफले गर्दाखेरि चाहिँ नि कोही टाइम हामी पानीहरू देख्नसक्छौँ पानी परेको त्यहाँको वेदरको कन्डिसनहरू साथै हामी साउथपट्टि हेर्यौँ भने हामीले उडिसातिर धेरै प्रकारको हामी गर्मी इलाकाहरू पनि पाउँदछौँ साथै मिडल भारतको हामी मिडल एरियामा पाउँछौँ हामी स्विटेबल एरियाहरू पाउँछौँ